मेरो घरमा एउटा सुन्दर फुलको बगैँचा छ सुरूदेखि नै मेरो आमा बाबाले बगैँचाको काम गर्नु हुन्थ्यो उनीहरूलाई देखेर नै म बागबानी गर्न प्रेरित भए उनीहरूबाट मैले बगैँचाका स्याहार सुसार गर्न सिकेँ फल फुलका बिरुवाहरू रोप्न त्यसलाई मल जल गर्नु गोड्नु छाट्नु किराफट्याङ्ग्राहरूबाट बिरुवा जोगाउनु साथै बगैँचा कसरी सुन्दर राख्न सकिन्छ उनीहरूबाट नै मैले सिकेको हुँ